मेरो आफ्नो स्थानीय भाषामा युट्युब च्यानल अनि टिभी कार्यक्रम पनि हेर्ने गर्दछु युट्युब च्यानलमा चाहिँ म भानु पालाको हेर् हेर्दछु उहाँको नाटक अत्यन्तै राम्रो हुन्छ उहाँको नाटक हेर्दाखेरि मनोरञ्जन राम्रो हुन्छ हँसाउनु हुन्छ त्यसै भएर त्यो मलाई पुरा मनपर्छ अनि टिभी कार्यक्रममा चाँहि हिमाली हेर्छु टिभीमा अनि डिएस हेर्छु त्यसमा चाहिँ यहीँ वरिपरि स्थानीय जग्गाहरूमै भएको आफ्नै जग्गामा भएको समाचारहरू दिन् दिनु हुँदछ र यहाँका भइरहेको हाल खबरहरूको विषयमा दिनु हुन्छ अनि म त्यो पनि हेर्दछु अनि अन्य भाषाको मनोरञ्जन चाहिँ के भनी टिभीमा म हेर्ने गर्दछु जुन चाँहि जी टिभीको सारेगामापा हेर्छु त्यो अत्यन्त राम्रो हुन्छ हाम्रो यहाँ वेस्ट बेङ्गलबाट पनि गइरहेको छ अहिले अहिलेको हालैमा अनि कालिम्पोङबाट पनि जानु भएको छ त्यसबाट पनि हेर्ने गर्दछु